हाम्रो कालिमपोङमा प्राइभेट स्कुलहरू धेरै छ पुरा फीहरू लिएर पढाउने स्कुलहरू पुरा छ अनि पिजीहरू पनि पुरा चल्छ त्यसै कारण बाहिरहरूबाट स्टुडेन्टहरू पुरा आउँछ कन्ट्री बाहिरहरूबाट पनि अनि यसले गर्दा पुरा स्कुलहरू पुरा चल्छ होस्टेलहरू पुरा चल्छ